मलाई अस्ति यो नाइकी जुत्ता किनेको एकदमै मनपर्यो एकदम कम्फोर्टेबल रहेछ स्टाइल राम्रो लाग्यो एकदम राम्रो खप्दोरहेछ एकदम हल्का लाइटमा रहेछ एकदम राम्रो छ